हाम्रो गाउँमा चाहिँ प्रायः उयो मारुनी नाचहरू मन पराउँछ तर अहिले प प्रायः मारुनी नाचहरू त्यति उयो छैन अहिले त इङ्ग्लिस नेपाली उयोहरू गर्छ इङ्ग्लिसहरू हिन्दीहरू नाच्छ अहिलेको नानीहरू त पहिलाको जस्तो छैन प्रोग्रामहरूमा उयो पिकनिकतिर नाच्छ प्रोग्रामतिर नाच्छ स्कुल स्कुलमा नाच्नु हुन्छ सबै त्यही हो अहिले त अहिलेको डान्सै त्यही हो पहिलाको जस्तो मारुनी नाचहरू छैन अहिले त हिन्दी इङ्ग्लिस नेपालीहरू मात्रै हो पहिलाको जस्तो त छैन हामीलाई त नेपाली अहिलेकै मन पर्छ पहिलाको मारुनी नाचहरू भन्दा त पहिला मारुनी नाचमा त पहिला पहिला त मारुनी नाचहरू नाच्थ्यो अहिले त मन पराउँदैन त्यति अहिलेको नानीहरूले पिकनिकतिर बिहातिर अहिले त त्यही हो अहिलेको डान्सै नेपाली इङ्ग्लिस हिन्दी त हो अरू त नानीहरू अहिले उहिलेको जस्तो पहिलाको जस्तो नाच्दैन मारुनी डान्सहरू अहिले त मन पराउँदैन पहिलाकोले अहिलेकोले